हजुर म आफ्ना तस्विरहरू सोसियल मिडिमा पोस्ट गर्न गर्छु गर्ने गर्छु भिडियोहरू कोसिडहरू किन भन्नलाई चाहिँ आफ्नो जीवनमा चलिरहेको समयहरू अब धेरै मान्छेहरूसँग सेयर गर्न अब एउटा यस्तो एउटा सेयर गर्नका लागि सोसियल मिडिया जस्तो राम्रो ठाउँ कुनै पनि छैन र सोसियल मि मिडियामा यति छिटोछिटो तपाईँको कुराहरू सेयर भएर जान्छ तपाईँको कुराहरू सारा संसारले देख्नु पाउँछ है तपाईँ के कस्तो गर्नुहुन्छ यहाँको मान्छेहरूलाई के गर्छ वहाँको मान्छेहरूले के गर्छ वहाँको मान्छेहरूले के गर्छ सबै हामी दुनियाँभरिमा नै त्यो कुराहरूलाई हामी सेयर गर्नसक्छौँ है अनि तपाईँ के कहाँ भन्नु कहाँ र म फेसबुकमा इन्स्टाग्राममा वाट्सएपमा स्टेटस लगाएर है यस्तै फेसबुक इन्टाग्रामहरूमै बेसी जस्तो पोस्टहरू गर्ने गर्छु बेसी जस्तो होइन कोही कोही बेला पोस्ट गर्ने गर्छु र राम्रो हो पोस्ट गर्नपर्छ है सबैले आफ्आफ्नो आफ्आफ्नो जीवनी चलिरहेको सेयर आफ्आफ्नो जीवनी चलिरहेको एकाअर्कासँग है सेयर गर्नैपर्छ अनि सोसियल मिडिमा है एकदमै सोसियल मिडियादेखि पनि अहिलेको हाम्रो यो वर्तमानकालिनलाई एकदमै योगदान दिइरहेको छ यो ठुलो भूमिका खेलेको छ है सोसियल मिडियाले एकदमै राम्रो भूमिका खेलिरहेको छ किनभने लाई अब कहाँ कुन चाहिँ जग्गामा है अस्तितिर अब होइन अस्ति यही सालको कुरा गरौँ युक्रेनमा अब होइन युक्रेनमा गाजापट्टीमा अब कस्तो कस्तो है नराम्रो नराम्रो घटनाहरू भयो है त्यो घटनाहरू हामी यहीँ बसीबसी सोसियल मिडियाको थ्रु होइन सोसियल मिडियाकै थ्रुबाट है सोसियल मिडियाकैबाट सोसियल मिडियाबाट नै हेर्न पायौँ है यस्तो यस्तो भइरहेको रहेछ यस्तो यस्तो वारहरू यस्तो यस्तो भइरहेको रहेछ भनेर र सोसियल मिडियामा भिडियोहरू पोस्ट गर्नु काफी हद तक राम्रै हो तर साथैमा राम्रो रा राम्रो राम्रो कुरासँगै नराम्रो कुरा पनि हुने गर्छन् नि है ठिकै छ राम्रासँगले युज गऱ्यो भने सोसियल मिडिया धेरै राम्रो छ अब दुरुपयोग गऱ्यो भने नराम्रै नकारात्मक कुरै हो धन्यवाद